यस्ता चराहरूलाई घर वरिपरि आँगन वरिपरि ल्याउन आकर्षित गर्न त्यस्तो कुनै उपाय त अहिलेसम्म गरिएको छैन तर हाम्रो बस्ती भेकतिर गाउँतिर चाहिँ आफैँ आफ आकर्षित भइहाल्छ कसरी भन्दाखेरि हामी कुखुरालाई चारो दिन्छौँ सुँगुरलाई बाख्रालाई कुँडोहरू दिँदाखेरि त्यो उब्रिएको छरिएकोहरू त्यसै पनि खाना आइहाल्छन् ढुक्कुर भयो यही भ्याकुरा भयो भद्रायो भयो जुरेली भयो आफै आएर टिपी खान्छ अर्को कुरो चाहिँ हामीले यदि आकर्षित नै गर्नु हो भने चाहिँ फल फुलको जङ्गली फल फुलको बिरुवाहरू रोप्नु सकिन्छ जस्तै टोड्के नेभारा गगुन यस्ता फल फुलका घाँस पनि हुन्छ अब फल फुल पनि यसले दिन्छ र यो चराहरूले औधी मन पराएर खान्छन् यदि यस्ता फल फुल जातीय घाँसका रुखहरू रोप्नु सकियो भनेदेखि घाँस पनि भयो चराहरूलाई पनि भयो साथमा मान्छेलाई पनि हुन्छ यो चाहिँ मलाई औधी मन पर्छ र हाम्रो चाहिँ घरको वरिपरि यो दुई तिन थरीका घाँस जातीय रुखका वि रुखहरू अहिले पनि छन्